हजुर मलाई अहिलेको भन्दा चै पहिलाकै पुस्ता मन पर्छ किनभने पहिलाको एकदमै धार्मिक एकदमै राम्रो थियो पूजापाठ सबै राम्रो गर्थ्यो फलफुल चढाएर सब मनमन्दिर जान्थ्यो अहिलेकोहरू त कोही मनमन्दिर जान पनि मान्दैन इच्छा गर्दैन अनि अहिलेकोहरू चाहिँ विश्वास पनि गर्दैन धार्मिकपट्टि उहिलेकोहरू एकदमै राम्रो थियो उहिले भनेको चाहिँ एकदमै राम्रो चोखोनितो थियो अहिले केही चोखोनितो पनि छैन एकदमै बेसी लटपट छ केही मान्दैन उहिलेकोहरूले त सबै पूजा नौराथाको व्रत गर्थ्यो नौ दिनसम्म त्यहाँदेखि फलफूल चढाएर नयाँको पूजा सब संसारी पूजाहरू सब पूजाहरू गर्थ्यो देवी पूजाहरू अहिले सबै छोडिसकेको छ अहिलेको अहिलेको नानीहरूले झन् एउटा केही विश्वास गर्दैन त्यस्तो कुराहरू उहिलेको भनेको अब उहिलेकै हो हाम्रो पनि बाउ आमाले एकदम नियम सत्यले पूजा गर्थ्यो राम्रोसँगले र अहिले हामी पनि त यतिको त हामी गर्दैछौँ अब नानीहरूले तयतिको पनि गर्न सक्दैन होला अब दिन दिनै नानीहरूले विश्वास पनि गर्दैन चोखोनितो पनि गर्दैन फलफूल फुल्यो फल्यो भने पनि टिपेर चढाउँदैन अघाडि अघाडि आफ्नो मुख मुखतिर हाल्छ तर हाम्रो हामीले त त्यसो गरेनौँ अहिलेसम्म हामी त पुरै भगवान् माथि भक्ति छौँ हामी अहिलेसम्म हामी पूजा गर्छौँ मन्दिर जान्छौँ साउनमा पानी चढाउन जान्छौँ हामी भगवान् माथि एकदमै विश्वास गर्छौँ तर अबको नानीहरूले चाहिँ गर्दैन त्यस्तो विश्वास पनि गर्दैन मनमन्दिर पनि जाँदैन पूजापाठमा पनि ध्यान छैन अहिलेको नानीहरू अब उहिले एकदमै राम्रो थियो चोखोनितो गरेर पूजापाठ र गर्थ्यो अब त्यस्तो छैन समय अर्कै भइसकेको छ अहिले राम्रो एकदमै राम्रो छैन अहिलेको समय पहिला भनेको त अब कस्तो राम्रो थियो सबै राम्रो थियो एकदमै खानपिन पनि राम्रो थियो अहिले त त्यो पनि छैन सबै एकदमै खानपिन पनि राम्रो छैन फलफुलहरू पनि मधेसबाट आएको फलफुल पनि एकदमै राम्रो छैन अहिले अब हाम्रो यता चाहिँ बस्तीमा चाहिँ राम्रो छ फलफुल फल्छ हामीले चढाउँछौँ खान्छौँ मिठो छ